पलुसन चाहिँ हाम्रोमा पनि छ तर बिहार या प्लेन साइडको जस्तो पलुसन चाहिँ छैन किनभने हाम्रो चाहिँ हिल्स एरियामा परेर चाहिँ पलुसन त्यस्तो छैन हरियाली छ हरियो घाँस पातहरू भएकोले चाहिँ पलुसन चाहिँ छनु त छ तर धेरै कम्ती छ प्लेन्सको भन्दाखेरि चाहिँ अन्त त्यसको बादमा चाहिँ रोड्सको बारेमा र हाम्रो यहाँको रेड्सहरू चाहिँ एकदमै खराब भएको छ कोहीबेला एक्सिडेन्ट भइहाल्छ कोहीबेला कसको एक्सिडेन्ट किनभने यहाँ हिल्स एरिया हो हिल्स एरिया भएर पनि रेड्स राम्रो नभएकोले चाहिँ बेसी मात्रामा एक्सिडेन्ट भइरहन्छ अनि अब सबसेभन्दा इम्पोर्टेन्ट चाहिँ अनइम्प्लोइमेन्ट हो र यहाँ चाहिँ मान्छेहरू बेसी पढेकोले या पुरा पढेर पनि यहाँ काम चाहिँ त्यस्तो नभएर चाहिँ मान्छेहरू डिफ्रेन्ट डिफ्रेन्ट कन्ट्रीजमा गएर चाहिँ काम गर्दैछ कोही बेङ्गलोर कोही दिल्ली कोही फरेनतिर गएर चाहिँ काम गर्ने गर्छ र सबसेभन्दा इम्पोर्टेन्ट चाहिँ अन इम्प्लोइमेन्ट हो